म कलेज पढ्दा चाहिँ मेरो इकोनमिक्स क्लास चाहिँ मलाई धेरै अल्छी लाग्थ्यो फेरि सरहरूले भ पढाएको बुझ्थिएन र पनि हामी त्यो कारणले चै हामीले त्यो क्लास चाहिँ लिने धेरै नै बङ्क गर्थ्यौँ बङ्क गरेर चाहिँ हामी कता घुम्नु जान्थ्यौँ तर त्यो बङ्क गरेको कारणले चाहिँ मेरो इकोनमिक्समा धेरै नै मार्क्स कम्ती आएर म त्यो त्यो जुन चाहिँ उएसमा म फेल भएँ फेल हुँदा चाहिँ के भयो भने मलाई यी मेरो एक साल पनि गयो प्लस मेरो आमा बाबाले मेहनत गरेर कमाएको पैसाहरू पनि त्यसै व्यर्थ भयो जुन चाहिँ कुरो मलाई धेरै नै बु बुझ्नु अल्छी लाग्थ्यो बुझ्थिन त्यो चाहिँ मैले त्यसलाई मैले इग्नोर गरेर म घुम्नुहरू जान्थेँ तर त्यो ग त्यो चाहिँ मेरो धेरै ठुलो गल्ती रहेछ त्यो कारणले मैले धेरै नै समस्याहरू सामना गरेँ आमा बाबाको गाली खाएँ मेरो एक साल व्यर्थ भयो मेरो उमेर पनि गयो तर त्यो त्यो गल्तीलाई मैले समयमा नै सम्हालेँ अर्को साल मैले त्यो विषयमा जुन चाहिँ मेरो सब्जेक्ट थियो इकोनमिक्स त्यसलाई मैले धेरै नै मज्जाले पढेर बुझेर क्लासहरू बङ्क नगरी क्लासहरू गर्थेँ मैले समयमा नै त्यसलाई सम्हाल्नु सकेँ बुझ्न सकेँ त्यो जुन चाहिँ सब्जेक्टहरू त्यसैले नै मेरो त्यो साल चाहिँ मेरो मार्क्स राम्रो आयो